कालिम्पोङमा चाहिँ केटिभीहरू छ लाभा टिभी अन्त पेदोङ टिभी छ अन्त त्यसमै सबै समाचारहरू आइहाल्छ अन्त गाउँमा के के भएको छ त्यो पनि सबै आइहाल्छ यो केटिभी लाभा टिभी अन्त पेदोङको पेदोङको टिभीमा आउँछ कालिम्पोङको कालिम्पोङ टिभीमा आउँछ आफ्नो उयसको आफ्नोमै आउँछ